अब हाम्रो गाउँमा अब पानीको श्रोत चाहिँ एउटै मात्रै छ हो जो चाहिँ अब हामी चाहिँ मुहान भन्छ पानीको मुहान जो चाहिँ अब जङ्गलको बिचमा चाहिँ अब इङ्लिसमा भन्नु पर्दा चाहिँ अब स्ट्रिम भन्छ तर अब नेपालीमा चाहिँ अब पानीको मुहान भन्छ है अनि त्यो चाहिँ अब जङ्गलको बिचमा परनिर अब सानो खोला छ है त्यही स्ट्रिम नै आबो मुनि मुनि मुनि फ्लो हुँदै आएको छ अनि माथि चाहिँ एकदमै अब चोखो पानी अब त्यहाँनिर चाहिँ अब वर्षमा एकपल्ट चाहिँ पूजा गर्छ पानीको लागि चाहिँ हो अनि त्यहाँ चाहिँ अब वर्षमा चाहिँ एभरी इयर मैले अब अहिलेसम्म हाम्रो गाउँमा अब पानी सुकेको चाहिँ कहिले पनि देखेको छुइनँ है पानीमा चाहिँ हाम्रो गाउँ चाहिँ एकदमै प्रसपरस छ अनि त्यो पानी प पलाउँदा चाहिँ त्यो चाहिँ अब मुहान छ त्यो जुन चाहिँ मुनि जमिनबाट उम्रेको पानी त्यसलाई स्प्रिङ वाटर पनि भन्छ त्यही पानी चाहिँ अब ठुलो ठुलो ठुलो भएर चाहिँ अब त्यो पानी चाहिँ अब गाउँभरि अब मान्छेलाई पुग्छ भने पछि चाहिँ अब एकदमै ठुलो छ त्यो पानी चाहिँ हो अनि त्यो चाहिँ अब बर्खामा चाहिँ अलिकति दुःख हुन्छ किनभने अब बर्खामा चाहिँ रेन वाटरले चाहिँ अलिकति त्यो मुहानको पानीलाई चाहिँ अलिकति डिस्ट्रब गरिदिन्छ अनि पर जङ्गलको बिचमा भएको कारणले गर्दा चाहिँ बाटोहरू पनि राम्रो छैन त्यो पानीमा जानुको लागि अनि पानी गाउँमा चाहिँ हाम्रो चाहिँ कमानको त्यो पानी राख्ने एक दुईजना मान्छेहरू हुन्छ अनि उनीहरू चाहिँ एभ्री डे गएर चाहिँ त्यो पानीको पाइपहरूलाई चाहिँ चेक गरेर चाहिँ हो अनि त्यो मुहान ठिक छ कि छैन त्यो मुहान सफा छ कि छैन अब उनीहरूले सफा गर्ने गर्छ अनि अरू चाहिँ अब नर्मल्ली अब हामीजस्तै मान्छेहरू चाहिँ जानु सक्दैन किनभने अब बाटोघाटो पुरा अप्ठ्यारो छ हो अनि त्यही अप्ठ्यारो भएको कारणले गर्दा हामी चाहिँ अब त्यस्तो आँट पनि गर्दैन हामी नर्मल मान्छे त तर जो वेल एक्सपिरियन्स छ मान्छे जो पानी हाल्नु राखेको छ उनीहरू चाहिँ अब एभ्री डे गएर गाउँदेखिको टाडो अब जङ्गलमा गएर चाहिँ अब उनीहरूले चाहिँ अब हाम्रो लागि चाहिँ अब पानीमा चाहिँ अब कहिल्यै दुःख हुनु दिएको छैन हामी चाहिँ अब उहाँतर्फ चाहिँ एकदम ग्रेटफुल छु किनभने अब उनीहरूको कारणले गर्दा आजसम्म हाम्रो गाउँमा अब पानीहरू कहिल्यै सुकेको छैन हो अनि हाम्रो चाहिँ अब उनीहरू चाहिँ अब बर्खामा पनि विचराहरू अब गएर चाहिँ अब पानीहरू अब ओभरफ्लो हुन्छ अब मैला पानी आउँछ बर्खामा हो अनि बर्खामा चाहिँ हामी त्यो जुन चाहिँ नेट हुन्छ नि नेट लगाएर चाहिँ हामी पाइपमा नेट लगाएर चाहिँ हामी पानी खाने गर्छौँ पकाएर पानी तर अब गाउँमा चाहिँ अहिलेसम्म चाहिँ अब पानी अब वर्षैभरि नै अब आएको चाहिँ देखिरहेको छु मैले चाहिँ अहिलेसम्म देख्दा चाहिँ अनि पानीको श्रोत चाहिँ एउटै छ जो चाहिँ अब पानीको मुहान स्प्रिङ्ग वाटर जो चाहिँ अब जमिन मुनिबाट उम्रेको हो त्यो नै अब ठुलो ठुलो भएर अब अब जङ्गलको बिच भनेपछि अब रूख पातको उयोले गर्दा पनि सेडले गर्दा पनि होला अब जहाँनिर अब झार जङ्गल बेसी छ त्यहाँनिर चाहिँ पानी पलाउँछ नि त्यही कारणले गर्दा चाहिँ अब हाम्रो चाहिँ त्यही जङ्गलको बिचमा पलाएको छ पानी त्यही पलाएको पानी हामी खान्छ